मैले एमाजोन सपिङबाट रिबकको जुत्ता अनलाइन सपिङबाट मैले पर्चेस गरेको थिएँ अनि जुन चाहिँ जुत्ता मैले पर्चेस गरेको थिएँ त्यो जुत्ता मार्केट प्राइस हेरी धेरै नै कम्ती डिस्काउन्टमा मैले पर्चेस गर्नु सकेँ किनकि मार्केटमा त्यो जुत्ताको दाम तपाईँको झन्डै छ हजार पाँच सय हुँदाखेरि फोर्टी पर्सेन्ट डिस्काउन्ट हुँदाखेरि अलिकति धेरै कम्ती दाममा मैले पाएँ एउटा जुत्ताको ड्युरेबिलिटीदेखि लिएर डु जुत्ताको एउटा तपाईँको त्यसको मेस जो हुन्छ लेदर सबै राम्रो भएको कारणले गर्दाखेरि चाहिँ मलाई चाहिँ जति सक्दो चाहिँ एमाजोनमा जति पनि अनलाइन सपिङहरू हुन्छ त्यसमा चाहिँ मलाई कम्प्लिटली स्याटिस्फेक्सन लागेको छ यसैले गर्दाखेरि जुन चाहिँ मैले जुत्ता पर्चेस गरेको थिएँ त्यसमा चाहिँ मलाई धेरै नै स्याटिस्फेक्सन चाहिँ छ